भारत चाहिँ एउटा मिक्स्ड इकोनोमी हो जहाँ चाहिँ इकोनोमी भन्दामा अब तपाईँको प्राइभेट सेक्टर मात्रै नभएर यसमा चाहिँ पब्लिक सेक्टर पनि हुन्छ र यसलाई चाहिँ किन मिक्स्ड इकोनोमी भनेको भन्दाखेरि चाहिँ यहाँ कुनै एउटा सेक्टरले मात्रै काम गरेर चलाएको छैन र यसमा चाहिँ दुईवटा सेक्टर हुन्छ द्याट इज पब्लिक सेक्टरले पनि काम गरिरहेको हुन्छ र प्राइभेट सेक्टरले पनि त्यतिकै हात हालीरहेको हुन्छ र यसमा चाहिँ बढावा दिने इन्डस्ट्रीहरू पनि धेरै छ अन्त प्रायः इन्डस्ट्रीहरू चाहिँ एउटा सेक्टरले मात्रै चलाउनु चाहिँ सक्दैन र त्यही कारण चाहिँ एउटा कुरा चाहिँ भारतलाई एउटा मिक्स्ड इकोनमी पनि भनिन्छ र आहिलेको हालेको इकोनमी चाहिँ ठिकठाकै भनौँ भारतको अब त्यस्तो उयो हाइली डेभेलप्ड पनि भएको छैन बिकज भारत चाहिँ अब इन अ फेस अफ डेभेलप्मेन्ट हुँदैछ कन्ट्री अन्त यहाँको चाहिँ अब मान्छेहरूको जति पनि अब इन्डस्ट्रीमा कामहरू गर्छ इम्प्लोइजदेखि लिएर र यहाँको जति पनि वेज पेमेन्टहरू हुन्छ यहाँबाट सबै चाहिँ गभर्मेन्ट सेक्टरहरूबाट चाहिँ त्यति फाइदा चाहिँ हुँदैन जतिको प्राइभेट सेक्टरले अहिले हात हालिरहेको छ किनकी फिफ्टी वान पर्सेन्ट तिम्रो के भन्छ प्राइभेट फिफ्टी वान पर्सेन्ट तिम्रो गभर्मेन्ट्स फिफ्टी वान पर्सेन्ट एउटा सेक्टरमा गभर्मेन्टको छ भने मात्रै त्यसले गभर्मेन्टको यसहरू लाइक पेन्सन्सहरू भयो अरू के केहरू लिनुसक्छ तर त्योभन्दा माथिको लाइक फिफ्टीदेखि अभोब चाहिँ फिफ्टीदेखि बिलो चाहिँ सबै प्राइभेट सेक्टरकै हातमा आउँछ र यहाँबाट इकोनमी चाहिँ यसरी बिस्तारै लाइक हाफ डेभेलप चाहिँ भएर गएको छ लाइक फुल्ली डेभेलप चाहिँ भएको होइन भारत एउटा अनि इन्टरनेट र यो सबै डिजिटल पेमेन्टहरू चाहिँ ब्याङ्कलाई कसरी हेल्प गरिरहेको छ भन्दाखेरि यसले चाहिँ स्पिडी पेमेन्ट हो एउटा यहाँ मान्छेहरूले चाहिँ अब लाइक क्यास इन ह्यान्ड चाहिँ गर्नुभएन अब सिओएचहरू चाहिँ अलिकति कम्ती नै हुन्छ क्यास अन डेलिभरीहरूमा एकदमै सहायता यो ओनलाइनहरू सबै सामानहरू किनेर सपिङहरूमा पनि एकदमै हेल्पफुल भएको छ र ब्याङ्कमा चाहिँ कसरी हेल्प दिन्छ यसले भन्दाखेरि तपाईँको जति पनि अब पेमेन्टहरू गर्नुहुन्छ जस्तै ट्रान्सफर मनी ट्रान्सफर भयो एउटा अकाउन्टदेखि अर्को अकाउन्टमा हाल्ने र जति पनि यो नेटवर्किङ साइटहरू हुन्छ र अफिसियल पेमेन्टहरू गर्नुपर्ने हुन्छ यो अब हातैमा नदिए पनि ब्याङ्कमा चाहिँ अब भित्र भित्र गर्नुसकिन्छ यसरी चाहिँ हेल्प पनि भइरहेको छ र ब्याङ्किङहरूमा चाहिँ के सजिलो भएको छ अहिले यो डिजिटल वर्ल्डमा चाहिँ भन्दाखेरि यसले चाहिँ फर्स्ट थिङ त स्पिडी पेमेन्टै हो यहाँ मान्छेहरूले ब्याङ्कै नगए पनि अब घर बसि बसि अनलाइन पेमेन्टहरू गर्नुसक्छ अनलाइन रिचार्ज भयो टिभी टेलिभिजन रिचार्जहरू सबै अब ब्याङ्कमा डेबिट पनि हुँदैगर्छ र अब तपाईँले कसैको ब्याङ्कमा हाल्नसक्नु पनि हुन्छ उहाँको क्रेडिट पनि हुँदैगर्छ साथै डेबिट पनि हुन्छ र यसरी नै ब्याङ्कलाई चाहिँ यो यो डिजिटल पेमेन्टलेहरू सबैले हेल्प गरिरहेको छ र यहाँभन्दा अरू पनि धेरैहरू होला यहाँ पेमेन्टहरू गर्ने लाइक उयसहरू इकोनमीहरू पनि धेरै अरू के के इन्डस्ट्रिजहरूले पनि हेल्प गरिरहेको हुन्छ होला तर मैले जानेको चाहिँ यतिनै हो मेरोसम्म लाइक मेरो जतिसम्म थिङ्किङ छ यति यति चाहिँ म सोच्छु यस्तो यस्तो गरेर यसले हेल्प गरेको छ र यस्तो यस्तो हुन्छ भनेर चाहिँ मलाई लाग्छ र यहाँबाट अझै यसको एक्सटेन्सन छ र त्यति